खै हिजोआज नानीहरूले नयाँ खेल त खै कुन्नि पहिला पहिला चाहिँ अब फुटबल क्रिकेट हकी ब्याडमिन्टन अब त्यस्तोहरू भलिबलहरू खेल्थ्यो खै अहिले त नयाँ खेल त अहिले साह्रै खेलेको जस्तो लाग्दैन बरु यो मोबाइलतिरको खेल चाहिँ र पब्जीहरू भयो के केहरू भो त्यस्तो के के के चाहिँ खेल्छ त्यो चाहिँ अब म खेल भन्दिनँ त्यसलाई चाहिँ त्यो चाहिँ एकदम बेकारको चिज हो र अब खै हामी पहिलातिर अब तिनीहरू सबै कतिवटा कुरो यसो भ्याएको बेलामा खेल्थ्यौँ र अब हाम्रो शरीरलाई पनि एउटा ऊ यो हुन्थ्यो अब अरूतिर यस्तो नराम्रो कुलतहरू पनि अब छोडिन्छ अब त्यस्तो खेलहरू खेलेको भए चाहिँ तर अब नानीहरूले यो अहिलेको माहौलमा नयाँ चिजहरू चाहिँ खेलेको जस्तो चाहिँ साह्रै लाग्दैन मलाई अब नयाँ खेलहरू पनि हाम्रोतिर चाहिँ विशेष अरूतिर के कसो खेल्छ अब हामीलाई त अब साह्रै ज्ञान भएन र हाम्रोतिर चाहिँ नयाँ खेलहरूमा त त्यही हो पुरानै खेलै छ फुटबलै हो कति नानीहरू खेल्छन् कतिहरूजना अब त्योपट्टि छैनन् र अब नयाँ खेल भने नि पुरानो खेल भने नि यो फुटबलै हो हाम्रोतिर चाहिँ